म चाहिँ घरमै खानको लागि रोप्छु अलिअलि कोही कोही बेला चाहिँ बेच्छु पनि खानको लागि चाहिँ साग रोप्छु इस्कुसहरू रोप्छु आलु रमभेडाहरू रोप्छु धनियाँहरू लाउँछु अनि त्यसमा चाहिँ बैगुनहरू भयो बैगुन बिँहरू रोप्छु अरू सब्जीहरू करेलाहरू हुन्छ भेन्डीहरू तिनीहरू नै रोप्छु मलाई मन पर्ने चाहिँ फेभ्रेटहरू चाहिँ फुलकोपी आलु ब्रोकोली सिमीहरू मन पर्छ

म चाहिँ सिमी पकाउँदाखेरि चाहिँ सिमीलाई चाहिँ मज्जाले भुटेर पकाउँछु रमभेडाहरू लगाएर मसालाहरू लगाएर मजाले ग्रेभी स्टाइलको पकाएर खान्छु सिमीहरू आलुहरू पनि त्यसरी नै भुटेर सुक्खा भुटेर खान्छु